मलाई चाहिँ धेरै बिरुवाहरू सार्नु मनपऱ्यो भने चाहिँ म घरमै भए मेरो घरमै भएको फुलहरू प्लान्टहरूबाट कटिङ गरेर चाहिँ अरू गमला अथवा अरू पटहरूमा सारेर रोप्ने गर्छु र त्यहीँबाट चाहिँ मेरो मैले घरबाटै चाहिँ गरेको छु